हेलो हजुर हुजर हो त के थियो होला भन्नुहोस् लुगाहरूमा तपाईँको सबै पाउनु हुन्छ केटाको लागि पनि पाउनु हुन्छ केटाहरूको लागि केटीहरूको लागि पनि पाउनु हुन्छ बाजे बोजू नानीहरूको सबै पाउँछ हजुरलाई के चाहिएको थियो होला ए हवस् ए हजुर हजुर अँ सबै सबै थोक छ हाम्रोमा हो सबै तपाईँ एभाइलेबल छ तपाईँलाई अब कस्तो खालके हाफप्यान्टहरू होला जिन्सको या कटनको कस्तो कस्तो चाहिन्छ तपाईँलाई अहिले तपाईँको हाफप्यान्टहरूको केटाहरूको होला हो भने चाहिँ तपाईँको पन्ध्र सौ पन्ध्र सौहरू पर्छ ठुलो मान्छेको लागि अन्त यदि नानीहरूको हो भने चाहिँ तपाईँको हेरि हेरि पर्छ चार सौ पाँच सौ रुपियाँ अन्त केटीहरूको लागि पनि हाफप्यान्टहरू जिन्सको हाफप्यान्टहरू तपाईँको हजार बाह्र सय पर्छ हो अन्त केटीहरूको सानो सानो नानीहरूको चाहिँ उनीहरूको पाँच सय छ सय हो यसरी छ अन्त टी सर्टहरू चाहिँ लानु हुँदैन त सुराल मात्रै हाफप्यान्टहरू मात्रै लानुहुन्छ ए हुजर हजुर तपाईँको त्यहीसँग लानुहुन्छ भने चाहिँ टी सर्टहरू पनि राम्रो राम्रो कम्पनीको छ जस्तै पुमा भयो नाइकी भयो एडिडास हाम्रोमा अहिले एचएनएमको पनि आएको छ तपाईँको एचएनएमहरू तर अलिकति एक्सपेन्सिभ चाहिँ छ तर अब कपडाहरू एकदम राम्रो राम्रो छ आउनुहोस् न तपाईँहरू ल हुन्छ हुन्छ ल तपाईँले छान्नी छान्नी लानु सक्नुहुन्छ नि